हजुर ए हजुर हजुर ए हजुर हजुर तपाईँहरू तपाईँहरूलाई चाहिँ गाइड मात्रै चाहिएको कि गाडीसँगै गाइड चाहिएको ए हजुर हजुर हुन्छ त भाइ ए हजुर हुन्छ त तपाईँको दुई दिनको लागि त महँगो पर्छ नि हो एत एताउता गरेर म सातहरूमा मिलाइदिनु सक्छु सात हजारमा ए अहो सात हजारमा त अब तपाईँको गाडीसँगै गरेर दुई दिन गरेर त सात हजार ठिकै हो नि हो अब हामी एता के पो भन्छ कर्सियङदेखिको लिएर टाइगर हिल होइन सन राइज हेर्ने टाइगर हिल कर्सियङको दुर्बिन डाँडा सबै हामी कभर गर्छुौँ अन्त अन्त एता दार्जिलिङको टाइगर हिल बतासे होइन त्यहाँ रक गार्डन के के छ घुम्ने सबै कभर गर्छु नि हामी त्यही भएर महँगो परेको नि अब पर्नु त महँगो पर्छ हो बहिनी ए अब हेरौँ न के हुन्छ कि आज म तपाईँलाई मेरो साथीसँग कुरा गरेर तपाईँलाई भन्छु नि ल हुन्छ अहिले म तपाईँलाई फोन गर्छु नि है हुन्छ तपाईँहरू अन्त भोलि कति बजी आइपुग्नु हुन्छ ह हुन्छ हुन्छ तपाईँहरू चाहिँ कति बेलासम्म आइपुग्नु हुन्छ कति बजीसम्म हजुर ए हुन्छ हुन्छ मलाई हजुर मलाई त्यति बेला कल गर्नु होस् न ल हुन्छ त्यति बेला म कनफर्म गर्छु नि म तपाईँलाई हुन्छ वेलकम